अब बगैँचा भन्दा चाहिँ त्यस्तो ठुलो बगैँचा छैन होइन जहाँबाट चाहिँ बिरुवा विभिन्न स्रोतबाट ल्याउनुपर्ने आवश्यकता पर्दैन सानो अब गार्डन छ बगैँचा छ घरमा अब त्यो भइहाल्ने कुरा हो एउटा यता साऱ्यो उर अर्को उता साऱ्यो गाउँमा साथीभाइकोमा गएको बेलामा यसो मनपरेको बोट बिरुवाहरू उखाल्यो ल्यायो माग्यो त्यसरी नै चल्छ त्यस्तो कुनै आधिकारिक स्रोतहरू छैन म भन्न सक्दिनँ त्यो विषयमा अब कहिलेकाहीँ अब माथि गाउँतिर पाइएन भने र घरबाट यस्तो ल्याइदे है भन्यो भने यहाँबाट अब किनेर लगिन्छ त्यो पनि दुई चार सौसम्मको त्योभन्दा धेरैको त खर्च नगर्ने हो फेरि होइन बोटबिरुवा त अब जत्ति छ नि पाहाडमा अब अहिले मान्छेले चिलाउनेको रुखलाई त बोन्साई गरेर कस्तो राम्रो बनाउँछ त्यो त्यो एउटा कला छ भने त बोट बिरुवाको लागि स्रोत चाहिन्छ जस्तो मलाई लाग्दैन अब बाँस भयो चिलाउने तितेपाती घुङ्रिङ सुङ्रिङ अब के केका पिपल बर त्यस्ता मसिना मसिना कुराहरूको त अब मान्छेले बोन्साई गरेर मजाले सजाउने चिज बनाइरहेको छ अब त्यो ठुल्ठुला ठुला ठुला स्रोतहरूतिर गएर त्यस्तो रुख बिरुवाहरू गार्डनको लागि किन्नुपर्छ भन्ने आवश्यकता चाहिँ मलाई लाग्दैन